विशेष मेरो जुन प्रत्येक दिनको योगा छ योगा गर्ने समय हुन्छ त्यो समय चाहिँ प्रायः जस्तो मैले प्रत्येक दिन बिहानखेरि बेसी भनेको दुई घन्टा अनि दुई घन्टा डेढ घन्टा अनि कम्ती भनेको एक घन्टा चाहिँ म प्रत्येक दिन योगा गर्ने गर् गर्छु योगालाई चाहिँ म समय दिने गर्छु अनि मैले जुनचाहिँ योगा मेरो जुनचाहिँ सामान्यतः योगाको स जग्गा चाहिँ मेरो समय चाहिँ बिहान बिहानखेरि गर् गर् गर्छु र मेरो घरैमा मेरो घरको बरान्डामा म गर्ने गर्छु